हुन चाहिँ अब लुडोहरू भयो है अन्त के अरू लुडो मजा आउँछ खेल्दाखेरि अन्त चेसहरू भयो चेस पनि मजा आउँछ इन्टर गेम भयो अन्त क्यारम क्यारम त मजा आउँछ है अनि स्नेक सर्प गेम भन्छ त्यसलाई सर्प गेम पनि भन्छ त्योहरू भयो अन्त यो सिओसी क्ल्यास अफ् क्लेन्स पनि त्यो मजा आउँछ है अनि पब्जीहरू भयो पब्जी पनि मजा आउँछ त्यो पब्जी खेल भयो अन्त एम एन मोबाइल एजिनहरू भयो पनि मजा आउँछ अरू पनि थुप्रै गेम्सहरू छ अब किङ्सहरू भयो त्यो राजाहरूको गेम पनि दामी दामी छ है त्योहरू भयो क्यान्डी क्रसहरू भयो है त्यो गेमहरू भयो थुप्रै गेमहरू छ अन्त अरू कुनै चाहिँ पो खेल्छु म क्यान्डी क्रस भयो अन्तखेरि त्यो साँप सिँढी खेल्छ नि त्यो त्यो गेमहरू भयो है थुप्रै गेमहरू मजाले खेल्नु मजा आउँछ इन्टर गेमहरू त्योहरू चाहिँ